हाम्रो गाउँमा प्रयोग हुने यो रुगा खोकी यो घरेलु उपचारहरू चाहिँ थुप्रै छ तर अब हामी ज्वरोहरू आउँदा न्युमोनियाहरू हुँदा चाहिँ हाम्रो मम्मीले नशेझार भन्ने दिनुहुन्थ्यो जो चाहिँ न्युमोनिया हुँदा हामीले एक दुई पत्ता खायो भने चाहिँ चट्टै जाती हुन्छ अनि घाटीहरू दुख्दा तुलसी बाबरी भयो अन्त हातहरू काट्दा तितेपाती यो उस तितेपातीहरू भयो अनि अन्त घाटीहरू दुख्दा